मेरो हिसाबमा चाहिँ अव दार्जिलिङमा हाम्रो क्षेत्रमा अब कुनै पनि खेल खेल्छ अब उनीहरू अब धेरै राम्रो हुन्छ जस्तै फुटबल भयो ब्याडमिन्टन भयो कराँटे भयो भलिबल अब जति सक्दो मैले देखेको छु धेरै राम्रो खेल्नेहरू हुन्छन् तर अब कतिपय चुनौतिहरूले कति प्रब्लम्सहरूले गर्दाखेरि चाहिँ उनीहरू त्यो बेसी अब माथिसम्म पुग्नु सक्दैन माथि स्तरसम्म पुग्नु सक्दैन जस्तै अब नेसनल इन्टरनेसनल लेभलमा स्टेट लेभलसम्म उनीहरू पुगेको हुन्छ नेसनल लेभलमा पनि पुगेको हुन्छ तर अब उनीहरूको कतिपय फेमिलिमा प्रब्लम भएकोले अब तिनीहरूकोमा ट्यालेन्ट त हुन्छ तर अब कतिपय अब फेमिलिहरूले अफोर्ड गर्न सक्दैन धेरै धेरै जग्गा ठुल्ठुलो जग्गाहरू जाने अब मिडल क्लास फेमिलिले झन् सक्दैन अन्त पैसाहरूको अभावले गर्दाखेरि तिनीहरू अबजान सक्दैनन्

मेन चुनौति भनेको त अब त्यही फेमिली हुन्छ अब कसैले अब फुटबलहरू खेल्दैछ भने अब राम्रो गाइडेन्स पाउँदैन कोच पाउँदैन कसैले अब अब घरमा प्रेसर दिन्छ कि उनीहरूलाई अब यो नगर तेरो लागि यो राम्रो होइन यसले खानु कमाउनु दिँदैन भन्ने अब सोच हुन्छ कसैको अब हबीलाई चाहिँ अगाडि नबढाउने खालकै सोच छ हाम्रो अब दार्जिलिङमा चाहिँ त्यही भएर अब आबो ट्यालेन्ट हुँदा हुँदा पनि खेल्नु सक्दा पनि अब राम्रो खेल्दा खेल्दा पनि उनीहरू चाहिँ कहिँले ठुलो स्तरमा चाहिँ पुग्दैन